हाम्रो यो कालिम्पोङ टाउनमा चाहिँ है अब कुन कुन स्कुलहरू राम्रो छ भनेदेखि तपाईँलाई म नाम दर्शक गर्न चाहन्छु जसमा कि कन्भेन्ट भयो है अनि सेन्ट फिलोमिना स्कुल सेन्ट जर्ज हाई स्कुल कन्भेन्ट अनि त्यहाँबाट सत्रासि अनि डक्टर डक्टर ग्रामस् होम्स् स्कुल सेन्ट ए गर्लस् हाई स्कुल अनि त्यहाँबाट भयो कुम्दिनी एसयुएमआई